हाम्रो जातिमा विवाहको चाहिँ अब धरै नै महत्व रहेको हुन्छ अनि विवाहको चाहिँ अब एकदम विस्तृत फाँट पनि रहेको छ अनि रीति रिवाजहरू पनि धरै नै रहेको छ हाम्रो संस्कृतिमा विवाहको चाहिँ एकदम अब महत्त्वपूर्ण भूमिका पनि रहेको छ हाम्रो जातिमा धरै नै जात जाति जातिहरू रहेको छ अनि त्यही जातिहरूको भिन्न भिन्नै प्रकारको जातिहरूको भिन्ना भिन्नै प्रकारको उनीहरूको संस्कृति र परम्परा रहेको हुन्छ आफ् आफ्नै जातको आफ् आफ्नै प्रकारको अब यो संस्कृति रहेको हुन्छ परम्परा रीति रिवाज रहेको हुन्छ मगरको आफ्नै प्रकारले गरिने गरिन्छ अनि यसरी नै अब अहिले घरी अब जनजातिको कतिवटा कुराहरू उठिरहेको समयमा हाम्रो यो हाम्रो मगर जातको भिन्नै नै बेग्लै अबो रीति रिवाज रहेको छ अनि मगर जातिको अब आफ्नै भेषभूषामा त्यसरी अब गर्ने गरिन्छ कतिको सिन्दूर सिन्दूर लगाउने चलन रहेको छ कतिको हुँदैन अनि यसरी नै यो सिन्दूरकै विषयमा भन्नु पर्दा विशेष गरी हाम्रो संस्कृतिमा नेवारहरूको जुन चाहिँ बेली विवाह रहेको छ त्यसको चाहिँ एकदम महत्त्वपूर्ण भूमिका रहेको छ उनीहरूले चाहिँ बेलसित विवाह गरिदिन्छ है सानैमा हाम्रा अब चेली नानीहरूलाई है केटी छोरी नानीहरूलाई सानैमा विवाह गरिदिन्छ अनि त्यो बेलसित जुन चाहिँ बेल लगेको हुन्छ यो खाने बेल पनि हुन्छ त्यसै बेलसित चाहिँ उनीहरूले नानीको बिहे गरिदिन्छ अनि पछाडिबाट उनीहरू ठुली भएर पनि त्यो नानीको चाहिँ विवाह भए पनि उहाँले पुरुषहरूसँग विवाह गरे पनि तर त्यो बेल यदि अब कुनै कारणवस अब त्यो बेल चाहिँ फुट्यो भने चाहिँ उनीहरूलाई चाहिँ बिधुवीको बिधुवाको रूपमा मानिन्छ भन्ने यो चलन पनि छ अनि यो साँच्चै नै हो पनि नेवार जातिमा यो एकदम यो परम्परा चाहिँ एकदम कठोर प्रकारको लिएको छ यसरी नै गुरुङ बिहे अब अलग्गै हुन्छ गुरुङ जातिको बिहे अलग्गै हुन्छ अनि मगर अब धरै नै छ खस जातिहरूको अलग्गै नै छ खसहरूको झन् अझ अब एकदम कठोर हुन्छ भनेर भनिन्छ यस्तै थुप्रै थुप्रै रीति रिवाज रहेको छ हाम्रो बिहे अब यो हाम्रो संस्कृतिमा विवाहको चाहिँ एकदम ठुलो भन्दा ठुलो नै फाँटहरू रहेको छ र यसलाई अब अलिकति छोटोमा भन्न पनि मिल्दैन यसको चाहिँ अब इतिहासको पानाहरू धरै नै विस्तृत भएको कारणले म यति नै भन्न चाहन्छु